जीवनमा म प्रथम त सर्वश्रेष्ठ सर्वोच्च मेरो आमा नै हुनुहुन्छ र उहाँलाई नै म आफ्नो जन्मदाता जननी र आफ्नो परमेश्वर मान्छु र त्यसै कारण नै म आमालाई नै आफ्नो जीवनको सबैभन्दा महत्त्वपूर्ण महत्त्वपूर्ण मानिस मान्छु अथवा किनकि मप्रति जुन चाहिँ उहाँप्रति भएको भावना छ एकदमै शुद्ध एकदमै सशक्त एकदमै प्रबल रूपमा छ र त्यसै कारण नै सबैको निम्ति पनि सायद आमा नै सर्वश्रेष्ठ हुनुहुन्छ किनकि जन्मेदेखि यो संसारमा देखाउनुभयो हुर्काउनुभयो यो संसारमा विभिन्न कुराको दुःखकष्ट हरी सबै कुरा गाउनु भयो त्यो आमा नै हुनुहुन्छ र एउटै आमा शब्द नै कति मिठो आमा शब्दले नै सम्पूर्ण कुरा बताइहाल्छ र त्यसरी नै मेरो जीवनमा पनि सर्वश्रेष्ठ म आफ्नो आमालाई मान्नेछु